पेट्रोलको बढ्दो मूल्यले बाइकलाई धेरै असर गरेको छ जस्तो कि बाइक पहिला पेट्रोलको दाम कम्ती हुँदाखेरि हामी नि निकै लामो ट्राभल गर्न सक्थ्यो अहिले पेट्रोलको दाम बढेको कारणले गर्दाखेरि हामी त्यही त्यही पैसामा हामी कम्ती ट्राभल गर्नु पाइरहेको छ त्यसले गर्दाखेरि हाम्रो निकै बेसी खर्च हुन्छ पेट्रोलको दामले गर्दाखेरि निकै कुरा अब जस्तो कि अब ट्राभलिङ कस्टहरू बढिसकेछ यहाँ निकै कुरोहरूको जस्तो अब सपोज हामीलाई काहीँ कुनै जग्गा जानुलाई एक सौ रुपियाँ पर्थ्यो भने पहिला अहिले हामीलाई दुई सौ रुपियाँमा त्यो जग्गा जानु पर्दछ यो पेट्रोलको दाम बेसी बढेकोले गर्दाखेरि यहाँ हाम्रो जुन चाहिँ यो कमन लोकल लोकल पनि होइन अब जुन चाहिँ यहाँ गरिब जनताहरू छ तिनीहरूलाई निकै नै हानि भइरहेको छ त्यसले गर्दाखेरि हामीले बेसी पैसा तिर्नुपर्छ त्यो ट्राभल गर्नुलाई पेट्रोलले वातावरणलाई नि निकै हार्म गर्छ पेट्रोलियमले यो पेट्रोल जब हामीले एक्सट्रा जब निकाल्छ त्यहाँदेखि त्यतिखेरदेखि पोलुसन स्टार्ट भएर हाम्रो जब यो लास्टसम्म जब चल्छ सकिन्छ त्यतिखेरसम्म यो चाहिँ यसले चाहिँ हार्म गरिरहेको छ म मान्छु कि पेट्रोल एउटा हाम्रो निकै इम्पोर्टेन्ट सोर्स अफ एनर्जी हो तर यसले पनि निकै वातावरणलाई निकै हार्म गरिरहेको छ यो जब पेट्रोलियम जल्छ त्यतिखेर यतिखेर त्यस त्यो पेट्रोल जलेर निस्किने ग्यासहरू निकै हार्मफुल छ हाम्रो वातावरणको लागि वातावरणको लागि मात्रै होइन हामी बहुत मान्छेहरूको लागि पनि निकै निकै हार्मफुल छ पेट्रोलियम जब पेट्रोलियम प्रडक्ट यो जुन चाहिँ छ यसले कार्बन मनो यो जब जल्छ यसले निकाल्छ कार्बन मनोअक्साइड कार्बन कार्बन डाईअक्साइड यसको निकै विभिन्न किसिमको हार्मफुल ग्यासेसहरू निस्किएर आउँछ र यसले ग्लोबल वार्मिङलाई पनि सन्देशा अगाडि बढाउँछ ग्लोबल वार्मिङलाई पनि यसले ग्लोबल वार्मिङमा जुन चाहिँले चाहिँ ग्लोबल वार्मिङ हुन्छ यो ग्यासहरू निस्किएर ग्लेबल वार्मिङ भएपछि अब हाम्रो यहाँ ओजनहरू हुन्छ ओजन लेयरलाई डिप नुकसान हुन्छ यो ओजन लेयरलाई नुकसान भएपछि अब के हुन्छ भन्दा हाम्रो जुन चाहिँ घामको हार्मफुल रेजहरू छ त्यो डाइरेक्ट आएर हाम्रो जिउतिर लाग्छ त्यसले गर्दाखेरि हामीलाई स्किन क्यान्सर हुने चान्सेसहरू हुन्छ ग्लोबल वार्मिङले गर्दाखेरि टेम्परेचर बढेर जान्छ जस्तो कि अहिले हाम्रो जग्गामा सपोज कुनै जग्गामा तिस डिग्री टेम्परेचर हुन्थ्यो पहिला भने छ भने अहिले थार्टी सेभेन थार्टी एट थार्टी नाइन डिग्री टेम्परेचरहरू पुगेर जान्छ यो पेट्रोलियम पेट्रोलियमले हाम्रो यो हाम हामीलाई निकै अगाडि त पुगाएको छ हामीलाई टेक्नोलोजीकली भनौँ कि अब टेक्नोलोजीकली निकै अगाडि पुगाएको छ तर हाम्रो यो वातावरणलाई हिसाबले अब हाम्रो जुन चाहिँ इन्भाइरोनमेन्ट हिसाबले हामीलाई त्यति नै नुकसान पनि दिइरहेको छ